हाम्रो यो इलाकामा सबै स्कुलमा धर्मको विषयमा पढाइँदैन तर दुई तिनवटा स्कुलमा पढाइन्छ जस्तै प्रणामीमा गीता पढाइन्छ एसयुएमआईमा बाइबल पढाइन्छ र इस्लाममा कोरान पढाइन्छ र यस इलाकामा अब जस्तै म चाहिँ क्रिस्तान स्कुल पढेको विषय लिएर चाहिँ मलाई बाइबलको विषयमा चाहिँ धेरै ज्ञान छ र बाइबलमा चाहिँ मलाई धेरै शिक्षाहरू पाएको छु र यसमा चाहिँ जस्तै चोरी नगर्नु नढाट्नु मारपिट नगर्नु यस्ता ज्ञानहरू मैले पाएको छु अब यसकारणले गर्दाखेरि धर्मको विषयमा चाहिँ मलाई धेरै रुचि छ